हेलो म सिन्देबुङ निवासी सिन्देबुङ बाह्र माइल निवासी ऋषिकुमार छेत्रीको तर्फबाट कालिम्पोङ मे फेयर रेस्टोरेन्टमा इन्डियन खानाको अर्डर गर्न लागिरहेछु मेरो घरमा पाहुना आएको हुनाले गर्दाखेरि चाहिँ होटलबाट मलाई चारजनाको लागि इन्डियन खाना जस्तै राइस मटन राइस र मिक्स भेज कृपया तपाईँहरूले मेरो यो वासस्थानमा पठाइदिनु हुने म अनुरोध गर्दछु